तपाईँले आफ्नो जीवनमा के गर्नु सोचेको छौ अथवा तपाईँको एम्बिसन कस्तो छ अनि त्यो एम्बिसन प्राप्त गर्नुको लागि अहिले तपाईँको तयारी कस्तो चल्दैछ अब एम्बिसन अब लाइफको एम्बिसन अब ठुलै छ भनौँ

मेरो सबसे ठुलो एम्बिसन सपना भने चाहिँ एयर होस्टेज क्याबिन क्रु हुनु हो अनि यसको लागि चाहिँ फिलहाल चाहिँ ट्वेल्भको रिजल्टमा एकदम धेरै फोकस गरिरहेको छु है यसपालि ट्रम फर्स्ट डिभिजन निस्किने एकदम प्रयास गर्नेछु अब भन्नु त सक्दिनँ निस्किन्छ निस्किँदैन अन्त एयर होस्टेज चाहिँ किन हुने भन्दाखेरि चाहिँ एकदम मलाई घुम्न डुल्न एकदम मनपर्छ नयाँ नयाँ सहर होइन नयाँ नयाँ मान्छेको बारेमा जान्नु अन्त त्यो साथसाथै मेरो आमा जो हुनुहुन्छ उहाँलाई म एकदम यो संसार देखाउनु चाहन्छु जो चाहिँ मलाई चाहिँ अलिक पसिबिलिटिस यही एयर होस्टेज जो एयरलाइन्सकै लाइनमा गएर हुनसक्छ भन्ने चाहिँ मलाई एकदम एक्सपेटेसन छ र ट्वेल्भ पास गर्छु तर त्यत ट्वेल्भ पास गरेर चाहिँ मेरो एज एज एटिन क्रस भएकै हुनुपर्छ एयर होस्टेजको लागि चाहिँ र मेरो एज चाहिँ अलिक नपुग्ने भयो ट्वेल्भ सकेर एक साल एक साल चाहिँ म सिलगढीमा या फिर सिलगढीमा काम गरौँ भनेको तर जो मेरो दादा हुनुहुन्छ उहाँले चाहिँ भन्नुहुन्छ कलेज पढ्नुहोस् गर्नुहोस् होइन गर्नु भन्नुहुन्छ र सोच सोच्दैछु कलेज गरेर पनि मतलब ग्र्याजुयट भएर पनि म एयर होस्टेजमा को लाइनमा जानसक्छु तर मलाई अलिक हतारै लागिरहेछ होइन अन्त त्यो जुन चाहिँ मेरो एम्बिसन एयर होस्टेज हुने मेरो एकदम दिनरातको सपनै बनिसकेको छ अहिले भनौँ है भने मेरो जो आमा हुनुहुन्छ होइन मलाई यत्रो सपोर्ट गर्नुहुन्छ सधैँ केही गलती गरेँ भने कराउनुहुन्छ र उनी उनलाई चाहिँ अब ओ मेरो आमा चाहिँ गाउँ जो सहर छ त्यहाँदेखि बाहिर कहिले जानुभएको छैन है अन्त म चाहिँ उनी अब उन आमालाई देखाउन चाहन्छु कि यो टाउन यो जुन चाहिँ यो छ सहर छ योभन्दा बाहिर एकदम ठुलो संसार छ है संसार छ जहाँ अब तपाईँले जे चाहनुहुन्छ त्यही गर्नु सक्नुहुन्छ अहिले त हाम्रो त्यस्तो फ्यामिलीको कन्डिसन राम्रो छैन तर म जब म पढिसक्छु र मेरो एकदम ठुलो इच्छा मेरो आमालाई एकदम रानी जस्तै बनाएर राख्ने अहिले हाम्रो लागि यस्तो दुख गरिदिनु हुन्छ आमाले बिहान उठ्नुहुन्छ खाना बनाई दिनुहुन्छ दादा मेरो जो दादा हुनुहुन्छ दुईजना दादा एकजना सिक्किममा काम गर्नुहुँदैछ र एकजना चाहिँ घरमै घर हेर्दै यता कालिम्बोङमै काम गर्नुहुन्छ र उनलाई अब घरमा त काम गर्ने कोही पनि हुँदैन म म त स्कुल आउनुपर्छ मेरो भाइ पनि स्कुल आउनुपर्छ र दादाहरू बिहान काममा गई हाल्नुपर्छ अन्त घरमा हामीरू मेरो घरमा सुँगुर गाई कुखुरा घरको काम अझै मेरो बोज्यू पनि बिमारी हुनुहुन्छ है अन्त उहाँलाई पनि हेर्नुपर्छ र मेरो आमा चाहिँ एकदम बेसी दुख गर्नुहुन्छ र कहिले कहिले एकदम नराम्रो लाग्छ आमाको सिच्वेसन देख्दा है गर्नु पनि केही सक्दैन किनभने दिनमा हामीहरू स्कुल आउनैपर्छ दादा काममा जानैपर्छ र मैले चाहिँ सोचेको छु जब म पढिसक्छु त्यसो भए चाहिँ आमालाई म एकदम राम्रो जीवन दिन चाहन्छु है जो चाहिँ अहिलेसम्म जति दुःख गर्नुभएको छ आमाले त्यसको सानो फल भनौँ न दिन चाहन्छु म एयर होस्टेज भएर